झगडा परिरहेको समयमा चाहिँ म चुप लागेर अब त्यो यो झगडा पर्नेलाई पनि शान्त पार्न खोजेर नै त्यो यो त्यो परिस्थितिलाई अब सम्हाल्न खोज्छु